ओइ कान्छी मैले साडी मगाएको थिएँ कि कस्तो राम्रो थियो हेर्दा पनि अनलाइनमा मगाएको कि कस्तो राम्रो थियो आउँदा तर झन् त्यो भन्दा राम्रो कस्तो राम्रो आएको छ कस्तो छपक छपक मुजा पनि मिल्ने हो साडी पनि एकदम राम्रो पातला हल्का साडी लामो पनि राम्रो म्याचिङ पनि गर्ने साडी आएको छ तिमीहरू नि मगाउँछस् मगाउँछ भने छ है अरू पनि लाइनमा साडीहरू साथीहरूलाई भन्दे तँ पनि मगाउ न अन्त